हाम्रो दार्जिलिङमा चाहिँ विभिन्न थरिका सांस्कृतिक समूहहरू बस्दछन् जस्तै किँरात नेपाली ब्राह्मिण अनि भोटिया लेप्चा नेपाली क्रिस्टियन नेपाली मुस्लिम अनि यो धार्मिक र सांस्कृतिक नजरहरूले हेर्दाखेरि चाहिँ हाम्रोमा विभिन्नता छ तर विभिन्नतामा एकता पनि छ अब जस अन्त र कुरा गर्दाखेरि सांस्कृतिक समूहहरूको कुरा गर्दाखेरि हामी किँरातमा हेऱ्यो भने किँरातहरूको आफ्नै भाषा हुन्छ किँरातीमा चाहिँ छन् नौ लाख किँरातहरू हुन्छ नौ लाख किँरातहरूको आफ्नै नौ लाख भाषाहरू छन् नौ लाख यो वेशभुषाहरू छन् भन्ने त्यस्तो है सुनिँदै आएको छ र भोटियाहरूमा पनि त्यस्तै हुन्छ लेप्चाजहरूमा पनि आफ्नै भाषा आफ्नै भूषा आफ्नै खानपिनको तरिका अनि नेपाली क्रिस्टियनमा पनि त्यस्तै हुन्छ आरसी र प्रोटेस्टेन्ट छुट्टेको पाइन्छौँ हामी है अन्त अलिक जस्तै चर्चहरूमा आफ्नै त तौरतरिकाले आफ्नै यो विवाहहरू गरिरहेको आफ्नै केरलहरू मनाइरहेको पच्चिस डिसम्बरमा गिर्जामा गएर है सेवाहरू गरिरहेको त्यस्तोहरू देख्न पाइन्छ अनि मुस्लिमहरूको पनि त्यही नेपाली मुस्लिममा पनि त्यही देख्न सकिन्छ र मलाई चाहिँ लाग्छ कि सांस्कृतिक नभएर पनि सांस्कृतिक मात्रै नभएर धार्मिक तौरतरिकाले गर्दा पनि मान्छेहरूलाई आलिकति संस्कृतिमा चाहिँ संस्कृतिमा चाहिँ अलिकति विभिन्नता देख्न पाइन्छ अनि सम्पर्कको कुरा गर्दाखेरि चाहिँ जब हामी एउटा नेपाली दार्जिलिङको नेपाली कम्युनिटीलाई रिप्रेजेन्ट गर्छौँ है त्यसमा सम्पर्कको कुरा गर्दाखेरि चाहिँ अब धेरै त्यो लाइक संस्कृतिको मान्छेहरू जम्मिएको हुन्छ नि त एक ठाउँमा भेला भएको छ सो हामी एकअर्कालाई त्यो सम्मान गर्ने एकअर्काको त्यो संस्कृतिलाई त्यो रेस्पेक्ट गर्ने त्यो डिग्निटीको साथमा बस्ने इन्टिग्रिटीको साथमा बस्ने त्यस्तो चाहिँ हाम्रो एउटा स्वभाव बनिसकेको छ